हजुर हजुर हो त ए हजुर हजुर ए हजुर हजुर हजुर

ए हजुर हजुर थाहा पाएँ थाहा पाएँ हजुर कम्फोर्टेबल छु म हुन्छ हुन्छ मेरो त यहाँनिर उयो पर्छ नि तकभर टी गार्डन हजुर म जान्छु नि अहिले त्यही हो पहिलाकै हो छ साढे छमा घन्टी लाग्छ त्यहाँदेखिको पछि त्यो भई सकिकन यसै घर फर्किँदाखेरि दुई साढे दुई त हुन्छ सुविधा त के भन्नु भाइ सुविधा त अब त्यस्तो त छैन नि सुविधा खै कुरा त भइरहेको छ तर हामीले त खै पाल छाताहरू त अहिलेसम्म भेटेको छैनौँ हो अब छुट्टी त्यही मिलाइदिन्छ बिमारीहरू हुँदाखेरि हो अरू बेला त पाइएन आइतबार बाहेक अरू बेला पाउँदैन बिमारीहरू हुँदाखेरि त्यही मिलाइदिन्छ

हस्पिटलहरू त्यही अब सरकारी हस्पिटलहरू उहीँ हामी गयो त्यत्ति हो त्यहाँनिर दबाईहरू त्यहाँनिरै पाइहाल्छ त्यत्ति चाहिँ सुविधा छ अरू जग्गा केही उयोमै किन्नुपर्दैन सरकारी नै पाइहाल्छ निकै छ नि हो हाम्रो त यहाँनिर सबै टी गार्डनको पैसाले त खान्छ मान्छेहरू हो अब कति घर भन्नु तपाईँलाई प्रायः गाउँमा अब जत्ति छ प्रायः सबै घरकोहरू नै जान्छ नि एक एकजना त हिँड्छै हिँड्छ नि त कमानमा सुधार्नु के भन्ने सुधार्नु निकै कुरा सुधार्नु सकिन्छ अब अहिले त हाम्रो त्यही हो स्यालरी उयो तनखा भनौँ न त्योहरू ज्यादा छैन हो